तपाईँले भन्नु भयो नि कि तपाईँ पहिला आसममा बस्नुहुन्थ्यो त्यहाँबाट यता आउनु भयो भनेर अब जग्गा जग्गाको रहनसहन अलग अलग हुन्छ होइन अब जस्तो तपाईँले आसम भन्नु भयो अब आसमको रहनसहन अलग छ यहाँको रहनसहन अलग छ त अब त्यसमा के भिन्नता पाउनु भयो तपाईँले रहनसहनमा खानपिनमा भयो अन्तमा भन्दाखेरि आसामको रहनसहन भनेको वहाँको धेरै त्यसको अन्तर पर्छ जस्तो आसममा भयो या बङ्गालमा भयो अ अलिकति अन्तरै परिजान्छ किन भन्दाखेरि हाम्रो वहाँ त अब यसो जङ्गलको सागसब्जीहरू यता उति हाम्रो खान्थ्यौँ बस्थ्यौँ यहाँ आउँदाखेरि टाउनको छ युरियाको मालहरू खानुपर्छ टाउनमा बस्नु पऱ्यो बजार गएर किनेर ल्याउनु पऱ्यो र सब्जीहरू पनि सबै युरियाको मालहरू खानु पऱ्यो सागसब्जी रासिन पात कुनै पनि प्रकारको यहाँ युरियाको छ